भारत विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश हो र सबैभन्दा ठुलो लोकतान्त्रिक भएको देशमा देश चलाउनलाई धेरै गाह्रो पनि हुन्छ किनभने जनसंंख्याकै आधारमा हेर्दाखेरि पनि भारत अहिले हालैमा चिनलाई पनि नाघेर गइसकेको छ र अहिले जनसंख्याको रूपमा भारत पहिलो नम्बरमा आउँछ र यति धेरै जनसंख्या भएको देशलाई सम्हाल्न त धेरै गाह्रो नै हुन्छ र लोकतान्त्रिक हेराइमा मेरो हेराइमा चाहिँ लोकतन्त्र कस्तो छ भन्दाखेरि जुनै पनि चिजको सकारात्मक र नकारात्मक ले घेरिएको हुन्छ नै हुन्छ र यस्ता सकारात्मक चिज चाहिँ के छ भन्दाखेरि भारतले अब अहिले जस्तै एजुकेसनको फिल्डमा धेरै राम्रो कुराहरू ल्याइरहेको छ र यसले गर्दाखेरि हाम्रो आउने भावी पिँढीलाई धेरै पढ्नुमा राम्रो हुन्छ र देश पनि एकदमै राम्रो भएर जान्छ र यो नयाँ एजुकेसन पोलिसीले झन् अझै हाम्रो नानीहरूको लागि धेरै राम्रो भएको छ किनभने रोजगारको हिसाबमा पनि यो नयाँ एजुकेसन सिस्टमले गर्दाखेरि चाहिँ स्किल्ड एकदमै स्कुलमा नि स्किल्ड भएर पठाउने जुनै पनि क्षेत्रमा एकदमै राम्रो भएर पठाउने एउटा सिकाउने काम गर्दछ र यो चाहिँ सकारात्मक जस्तै लाग्छ र अनि नकारात्मक चाहिँ के छ भन्दाखेरि भारतले प्रायः चाहिँ स्पोर्ट्सको फिल्डमा चाहिँ धेर ध्यान दिँदैन र स्पोर्टसको फिल्डमा ध्यान नदिँदाखेरि चाहिँ स्पोर्ट्सको फिल्डमा ध्यान नदिँदाखेरि धेरै कुराहरू छन् अब स्पोर्ट्सको फिल्डमा जस्तै अब फुटबललाई नै हेऱ्यौँ भने फुटबललाई त्यस्तो राम्ररी हेर्दैन र यो नहेर्दाखेरि चाहिँ मलाई लाग्छ फुटबल अगाडि बढ्नै सकेको छैन र त्यसले गर्दाखेरि चाहिँ धेरै हामीले हेर्नुपर्ने हुन्छ सरकारले चाहिँ यो बिषयलाई लिएर चाहिँ धेरै राम्रो गरेको भए राम्रो हुनेथ्यो र जे होस् सबै चिज त हुन त अब सरकारको हातमा नै छ अनि मलाई सबैभन्दा मन परेको नेता चाहिँ अब हुनसक्छ अब अहिले त सबैले नै उहाँलाई नै मन पराउनु हुन्छ होला हाम्रो मोदी अनि उहाँलाई भेट्यो भने चाहिँ अब भेट्न पायो भने अवसरमा भेटेको अवसरमा चाहिँ म के सोध्न चाहन्छु भने हाम्रो यो स्पोर्ट्सको फिल्डलाई पनि अगाडि बढाएर लैजानुहोस् भनेर म भन्न चाहन्छु किनभने धेरै चिजमा नै राम्रो भएको राम्रो हो नि त जस्तै अब स्पोर्ट्समा राम्रो भयो भने देशको भविष्य पनि आफै सुध्रेर नि जान्छ नानीहरूले पनि अब धेरै रोजगारहरू खोजिराख्नु पर्दैन स्पोर्ट्समै संलग्न भएपछि उनीहरूले त्यही त्यही फिल्डमा नै राम्रो राम्रो फिल्ड रोजेर नै स्पोर्ट्सको फिल्डमा राम्रो राम्रो फिल्डहरू रोजेर नै एउटा आफ्नो जीवन राम्ररी बिताउन सक्छन् भन्ने चाहिँ मलाई लाग्छ